आफ्नो राज्यको सांस्कृतिक पहिचानमा नेपाली भाषाको कस्तो भूमिका छ भन्ने विषयमा कुरा गर्नुपर्दा नेपाली भाषा अनि संस्कृति भनेको एकाअर्काको परिपूरक हो भाषा पाइताला हो भने संस्कृति हाम्रो अनुहार हो र भाषाले नै आफ्नो अनुहार बोकेको हुन्छ त्यसैले भाषा भनेको नै हाम्रो पाइताला हो र संस्कृति भनेको अनुहार हो र यी दुई एकाअर्काको सम्पूरक तथा परिपूरक हुन् र भाषाको अति नै महत्त्वपूर्ण भूमिका रहेको छ आफ्नो संस्कृतिलाई बचाउनका निम्ति र संस्कृति पनि उत्तिकै महत्त्वपूर्ण भूमिका रहेको छ आफ्नो भाषालाई बचाउनलाई र यी दुई भाषा अनि संस्कृति अति नै अद्वितीय आवश्यकता हामीमा पर्न जान्छ र यी दुईको भाषा र संस्कृतिको अद्वितीय नै भूमिका रहेको छ र मलाई यो लाग्छ कि भाषा छैन भने संस्कृति छैन र संस्कृति छैन भने भाषा पनि छैन त्यसैले मेरा अनि आफ्नो राज्यको भाषा अनि संस्कृतिको ठुलो भूमिका छ र भाषालाई बचाउनलाई संस्कृतिको संस्कृतिलाई बचाउनलाई भाषाको एकदमै महत्त्वपूर्ण अनि अद्वितीय भूमिका रहेको छ रहन्छ र रहनेछ